मेरो नाम देवान छेत्री हो मेरो बाबाको नाम बाबा आमा हुनु हुन्थ्यो म म इन्जिनियरको साथमा काम गर्थेँ काम गर्थेँ मेरो छोरालाई इन्जिनियर बनाएँ बनाएँ छोरीहरूलाई एउटा छोरीलाई राम्रो दु दु दु एउटा छोरी दु अर्को छोरी दुइवटैलाई राम्रो प पढाएँ एमएसम्म गर्यो राम्रो पढ्यो पढेर अहिले आफ्नो आफ्नो घर गृहस्थी गरेर खाँदैछन् हामीलाई पनि छोरा बुहारीले पालिरहेका छन् अब हामी खाँदैछौँ हामी छोरा बुहारीकै उयोमा हाम्रो नातिनी पनि भए अहिले पढ्दैछन् राम्रोसँग पास भए राम्रो डिभिजन ल्याए अब यसपालि यसपालि अझै भर्ना गरेर पढ्दैछन् राम्रो पढ्दैछन् र बाठी छन् एकदम राम्रो स सँगले बोल्छन् हाँस्छन् राम्रो गर्छन्